पुजा आजाका निम्ति हामीले पालन गर्ने विशेष सांस्कृतिक अभ्यासहरू चाहिँ प्रथममा आउँछ मासु मङ्स र हामीले अब हाम्रो मन्दिरमा या त घरमा पुजा लाउँदैछौँ भने अब मासु नखाने भेजिटेरियन त भेजे अब ठिकै छ तर जति पनि मानिसहरूले मासु मङ्स खाने गर्छ उनीहरूले चाहिँ बाह्र दिन बार्नुपर्छ र अन्डा खाने अन्डा खाएको छ भने चाहि सात दिन बार्नु पर्छ र त्यस पछाडि आउँछ ती पुजाको दिन हामी बिहान बिहानखेरि नै उठेर साँझमै उठेर नुहाउनु पर्छ है त्यस पछाडि नुहाई सकेपछि हामीले तेल युज गर्नु भएन र जती पनि फाल्टु फाल्टु प्रडक्टहरू छ जस्तै लिप्सिटिकहरू भयो यी सबै पाउडरहरू भयो यी सबै केहि पनि हामीले हामीले पुजामा बस्दाखेरि चाहिँ यो सबै सामानहरूको चाहिँ हामीले युज गर्नु हुँदैन र त्यस पछाडि पुजामा जानको निम्ति हामीले बिहानै नुहाएर अनि पुजामा लागने सामान तमान चढाउनको निम्ती जति नि फल फुलहरू भयो फुल चामल अक्षता भेटी पैसा अनि यो सबै सामानहरू तैयार गर्नु पर्छ र तैयार गरिसकेपछि हामी पुजामा लाग्ने अरू फाल्टु जतिपनि हाम्रो पुजा गर्दाखेरि चाहिँ अब फल फुलले हाम्रो हाम्रो सांस्कृतिक उयस मा चाहिँ फल फुलहरू चढाउने गर्छ होइन अनि त्यो पछाडि हामी सबैभन्दा पहिला चाहिँ त्यो फल फुलहरूलाई चाहिँ हाम हाम्रो भाषामा चाहिँ त्यसलाई चाहिँ माङ्गजा भनेर चिन्ने गर्छौँ र ति माङ्गजाहरूलाई मजाले काटेर सबै कुरा माङ्गजामा आउँछ फ्रुटहरू है एप्पलहरू भयो आलु अन्त सिमल तरुल होइन अनि रोटी रोटी भन्नाले डाबर अनि साथ साथै गुवा अन्त अङ्गुरहरू भयो यी फ्रुटहरू मजाले काटेर प्रसादमा माङ्गजा बनाइओरी रेडी गर्यो होइन त्यस पछाडि रेडी गरिसकेपछि गुरुजीहरू आउनुहुन्छ अनि पढ्नुहुन्छ त्यहाँबाट पढेर हामी पनि ध्यान लगाएर बस्नुपर्छ होइन हामीले हाम्रा भगवान प्रति विश्वास गरेर विश्वास राखेर बस्नुपर्छ अनि बसी त्यो पुजामा बसिसकेपछि पुजा सुरु हुन्छ अन्त पुजा सुरु भएर बाहिर भित्र सबै जग्गा पुजा गरि सकेपछि त्यस पछाडि आउँछ हवन होइन हवन भन्नाले हवन गर्दाखेरि चाहिँ अब हामीले त्यहाँनिर जतिपनि पापहरू गरेको छौँ हामीलाई अब पाप नलागोस् होइन हाम्रो राम्रो भएर जाओस् हाम्रो आयुहरू बढेर जाओस् यी सबैकुरा चाहिँ त्यो हवन गर्दाखेरि चाहिँ हामीले हवनको चाहिँ पुजा पुजा गर्नु पर्छ होइन अनि हवन मतलब अग्निदेवको चाहिँ पुजा गर्नुपर्छ अनि अब क यस्तो हुन्छ पुजामा कि अब सबैजना व्रत बसेर त आएको हुँदैन होइन अन्त ल जतिपनि अब अरू कतिपय मानिसहरू चाहिँ अब पुजामा यत्तिकै सघाउनहरू पनि आएको हुन्छ अनि त्यो सघाउने मानिसहरूले चाहिँ व्रत बस्ने मानिसहरूको लागि खानाहरू यता रेडीहरू गरिरहेको हुन्छ होइन अनि त्यस पछाडी त्यो सा हवन पुरा भइसकेपछि आउँछ आरती र आरतीमा हुन्छ अब भजन कीर्तनहरू गरिन्छ होइन अनि भजन त्यो भजन कीर्तन गरेपछि हामीले चाहिँ त्यो भजन कीर्तन चाहिँ हाम्रो भगवान चाहिँ खुसी पार्नको निम्ति है हाम्रो भगवान चाहिँ हाम्रो पुजा देखि चाहिँ खुसी अब अझै अब प्रसन्न पुजामा प्रसन्न त भयो अझै प्रसन्न पार्नको निम्ति चाहिँ ती आरती हामीले गाउने गर्छौँ र आरती सकिसकेपछि सबैले आरती सेकेर होइन फर्स्टमा भित्र सेक्यो अन्त उयो गऱ्यो त्यस पछाडी टिका लाई सकिसकेर चाहिँ हाम्रा पुजा पुजा सफल हुन्छ र पुजा सकिसकेपछि चाहिँ हामी अब त्यो दिनभरी हामी भोकै बसेको हुन्छौँ होइन अब हामीले केही पनि खानु हुँदैन खाली पानी मात्रै अब पानी अनि चिया मात्रै पिउनु हुन्छ होइन अन्त त्यस पछाडि पुजा सकिसके पछि चाहिँ हामीले खाना खानु खाना खानु सक्छौँ